मैले पूजा स्टोरबाट एउटा प्रडक्ट किनेको थिएँ र त्यो प्रडक्ट चाहिँ कन्डिसनर हो अनि त्यो कन्डिसनरको एउटाको दाम चाहिँ पचहत्तर रुपियाँ थियो र मैले दुईवटा सामान किनेँ र दुईवटाको एक सौ पचास रुपियाँ पऱ्यो अनि मैले त्यसलाई घरमा ल्याएर चलाउँदाखेरि त्यसले मेरो कपाल सिल्की अनि साइनी पनि बनायो र मेरो घर परिवारले त्यो सबै देखेर मलाई पनि देऊ न नानी भन्दै आमा बुवा दिदी दाजुहरूले सबैले भन्नुभयो र मैले उनीहरूलाई पनि दिएँ र उनीहरूले पनि त्यो प्रडक्टलाई साह्रै मनपरायो